हेलो हेलो ए दाजु सुन्नुहँदैछ ए होइन त्यो मेरो घर नयाँ नयाँ बनाएको छ कि त्यसको लागि चाहिँ अलिक पेन्टको आइडिया तपाईँसँग लिनु थियो अनि तपाईँलाई नि लगाउ भनेको थिएँ नि त ए तपाईँहरू तपाईँहरूको अब यहाँ आउनु कति टाढो पर्छ आधी घन्टाहरू ए हजुर आधी घन्टाहरू पर्छ त्यही त तपाईँहरू आयो भने दिनको कसरी लिनुहुन्छ ए हजुर घर चाहिँ एउटा मतलब एउटा बिल्डिङै हो कि हजुर त्यसको लागि चाहिँ पेन्टहरू अन्त अलिकति अब कलरहरू चाहिँ अलिकति अब तपाईँहरूकोमा आएर उयो सेलेक्ट गर्दा हुन्छ होला नि हजुर ए हजुर ए हजुर ए हजुर तपाईँको टिम नै आउनुहुन्छ कि अब तपाईँहरू कतिजना हुनुहुन्छ ए हजुर हजुर ए दसजनाहरू हुन्छ ए हजुर अन्त नि उयो तपाईँहरूको मतलब उयो खानाहरू चाहिँ यताबाट गर्नुपर्छ कि तपाईँहरू लिएरै आउनुहुन्छ ए हजुर त्यसो भए खाना चाहिँ यता घरबाटै गर्छ कि तपाईँहरू आएर चाहिँ गरिदिनुहोस् न हेलो सुन्नुहँदैछ ए हजुर हजुर तपाईँहरू आएर चाहिँ आउनु जानु गाडीहरू तपाईँहरूकै हुन्छ नि ए हजुर त्यो तपाईँहरू कतिजना हुन्छ मलाई चाहिँ अब तपाईँहरू उयो गरेर भन्नुहोस् न हजुर

ए हजुर म त्यो चाहिँ मिलाएर भन्छु कि अन्त त्यो कलरको लागि चाहिँ म आफै आउँछु नि तपाईँहरूकोमा ए हजुर अन्त तपाईँहरू कहिले देखि आउनुहुन्छ त्यो चाहिँ अलिकति भनिदिनुहोस् न हजुर हजुर ए हजुर तपाईँहरू आएको आएर चाहिँ यसो पहिला घर हेरिदिनुहोस् घर हेरेर चाहिँ बादमा कलर गर्दा भयो नि है ए हुन्छ हुन्छ हुन्छ दाजु म राखेँ है